हेलो यो चाङ्ग्याल हो ए त्यसै फोन गरेको थिएँ खास हिजो जुन चाहिँ तपाईँकोबाट ल्यापटप लगेको थिएँ नि किनेको थिएँ एचपीको पुरा मन पर्यो घरकोले पनि पुरा मन परायो हो नानीहरूले पनि पुरा मन परायो त्यसको लुक्स त्यसको जुन चाहिँ बटनहरू अब यति सफ्ट छैन रहेछ टाइप गर्न पनि मजा आउने है स्क्रिनको क्वालिटी पनि एकदम दामी मतलब मजाको क्रिस भएको एकदम क्रिस्टल क्लियर त्यहाँ त्यसको प्रोसेसर त एकदम हेभी रहेछ एकदम स्पिड काम गर्नु मजा आउने त्यो मैले म्यारेजको कामहरू गर्छु कतिवटा होइन त्यो कामहरू त एकदम स्मुथली काम हुँदो रहेछ अन्त प्लस तपाईँको त्यो एन्टिभाइरस हालिदिएकोमा धेरै धेरै धन्यवाद होइन त्यसले अझ भाइरसबाट प्रोटेक्ट मजाले गरिरहेको छ कुनै पेनड्राइभ हाल्न साथै त्यसले आफैँ स्क्यानहरू गरिहाल्दो रहेछ सो ढुक्कै छ धन्न भाइरसको पनि प्रब्लम हुँदैन होला अब त होइन अन्त त्यसको साउन्ड क्वालिटी पनि निकै राम्रो लाग्यो र इन्टरनेट त निकै फास्ट चल्दैछ पहिला भन्दा मतलब मेरो अर्को ल्यापटप थियो त्यो चाहिँ त्यति राम्रो थिएन यो ल्यापटप चाहिँ निकै राम्रो छ अन्त यस्तो छ भने अझ छ भने मेरो साथीले किन्छु भन्दै थियो हो अन्त यस्तो खाले चाहिँ राखिदिनु होस् ल म भोलि नभए पर्सितिर आउँछु